हेलो ए हेलो दाजु ए तपाईँ मासु दोकान हो ए अच्छा अच्छा मलाई छब्बिस जनवरीको लागि चिकन र मटनको मासु चाहिएको थियो त हजुर हजुर के पाइन्छ दाजु ए अच्छा अच्छा होइन मलाई त पोर्क परेन कि चिकन र मटन मात्र हो छब्बिस जनवरीको लागि पाइन्छ होला है दाजु मलाई छब्बिस जनवरीको बिहान नै तपाईँले चिकन बिस केजी हो मटन हजुर मटन चाहिँ पच्चिस केजी राखिदिनु होस् न हलाल हुन्छ दुइवटै नै हलाल नै चाहिन्छ हो हजुर हजुर अन्त तपाईँको दाम कसरी केजी छ हौ चिकन अनि मटन मटन कसरी हजुर हजुर अच्छा हजुर हजुर हजुर अच्छा अच्छा सात सय रुप्पे अच्छा अच्छा सात सय रुप्पे केजी हगि ठिकै छ ठिकै छ अलिक मिल्दैन होला है मिल्दैन होला अलिक कम्ती अलिक कम्ती हुँदैन

अच्छा अच्छा हुन्छ भने पछि हजुर हजुर हजुर ए अच्छा अच्छा हुन्छ हुन्छ दाजु मलाई भने पछि बिस केजी चिकन अनि पच्चिस केजी मटन चाहिँ छब्बिस जनवरी कति बजी आउँदाखेरि चाहिँ ठिक हुन्छ होला सात बजी ए अच्छा अच्छा हुन्छ मलाई त्यस्तै सात बजीतिर चाहिएको गाडी ठिकै हुन्छ हो भाइ हुन्छ हुन्छ म त्यसो भए भर परे है भाइ ल ए ए हुन्छ हुन्छ म अनलाइन पेमेन्ट भए पनि छब्बिस बिहान नै फोनमा बात मारौँ न है भाइ हुन्छ राखेँ भाइ राखेँ ल भाइ